म चाहिँ अलिपुरद्वारदेखि बोलेको होइन हाम्रो यता चाहिँ नालादेखि लिएर स्कुल टोइलेट सोइलेट सबको मैला हुन्छ यो मैलाले चाहिँ हामीलाई भक्कु पल्युसन फैलाउँछ यहाँ ल हजारभन्दा बेसी गाडीहरू हिँड्छ दिनभरिमा त्यही दिनभरिको गाडीहरूको साउन्डले त्यो गाडीहरूको पल्युसनले यहाँ ल कति हजारवटा मान्छेहरू मर्छ कतिजना हस्पिटलमा हुन्छ कतिजना के हुन्छ त्यसैले यहाँ चाहिँ हाम्रो साफ सफाइ गर्नु पर्छ पहिलाको भन्दा यहाँ पचास गुणाभन्दा बेसी यहाँ मैला छ क्या त अलिपुरद्वारमा त्यति मैला छ यहाँको यहाँको यताको पानीहरू पनि जमिनदेखि निकाल्नु पर्छ नत्र टाडो टाडोदेखि लगाउनु पर्छ पानीको पनि यहाँ उयो छ पानीको लागि पनि यो गर्नु पर्छ पानीको लागि पनि हामी कहाँ कहाँ जानु पर्छ नत्र जमिनदेखि निकाल्नु पर्छ

फरेस्टको रुखहरू काटेर यहाँ यता रुखपातहरू छैन त्यसले गर्दा हाम्रो यता हात्ती बाघहरू सब गाउँतिर पस्छ गाउँको मान्छेलाई हानीकारक हुन्छ त्यसैले रुखहरू काट्नु हुँदैन अनि हाम्रो यता चाहिँ एउटा टिम बनाईकन साफ सफाइ रुखहरू गाढ्ने त्यहाँ पानीहरू सफा सफाउने त्यस्तो पार्नु पर्छ अब यहाँ चाहिँ पुरा मैला न मैला छ यता अलिपुरद्वारमा कतिजना मान्छेहरू अहिले पल्युसनले गर्दा मरिसक्यो यहाँ सास फेर्नु पनि राम्रो हुँदैन सास फेर्नु पनि अब अलिक दिन बाद त यता अक्सिजन किनीकन हिँड्नु पर्छ जस्तो छ रुखपात जङ्गलहरू सब काटेर यता त्यो लागि हात्ती बाघहरू सब यता गाउँतिर पस्छ मान्छेको घर बिगारिदिन्छ मान्छेलाई बाघले मारिदिन्छ कोही कोहीलाई आधा बेस्रो पारीकन छोडिदिन्छ त्यसैले हाम्रो यता चाहिँ साफ सफाइहरू सेभ ट्री सेभ वाटरहरू सेभ अर्थ गर्नु पर्छ